अहिले छोरीमान्छेलाई चाहिँ धेरै भन्दा धेरै फेसिलिटी पाएको छ किनभने पहिलाको हाम्रो पहिलाको भनौँ हाम्रै बाजेबोजूहरू होइन पहिला उनीहरू पढ्नुभएन घरको काम गरेर बस्यो होइन तर अहिलेको गर्ल्सहरूलाई स्कुलमा भयो स्कुलमा भयो अन्त कुनै पनि अब हामीले नोकरी या जब गर्दा छोरी मान्छेलाई चाहिँ सबैभन्दा धेरै भन्दा पनि धेरै फेसिलिटी दिनुभएको छ हाम्रो सरकारले किनभने स्पोर्ट्समा भयो पढाइमा पहिले स्कुलमा अहिले केटीमान्छेलाई अब धेरै भन्दा धेरै सपोर्ट गर्छ कतिजनालाई घरदेखिको जानु अप्ठ्यारो हुन्छ उनीहरूलाई साइकल दिएको छ कतिजनालाई ड्रेसहरू सिलाउनु या ब्याग जे पनि किन्नु अप्ठ्यारो हुन्छ स्कुलबाट खाता दिएको छ ब्याग दिएको छ साइकल होइन साइकल दिएको छ अन्त हामी अठार वर्ष पुगेपछि अनि हामी टुवेल्भ पास भएर ककोलाई पढ्नु इच्छा हुन्छ को कोले मतलब पढ्नु इच्छा हुन्छ तर घरबाट सक्दैन उनीहरूको लागि पच्चिस हजार दिएको छ अन्त लकडाउन हुँदाखेरि पनि अनलाइन क्लास हुन्थ्यो अब कतिजनाले त किन्नुसक्छ फोन कतिजनाले सक्दैन उनीहरूलाई दस हजार फोन किन्ने पैसा दिएको छ धेरै भन्दा धेरै भन्दा पनि धेरै धेरै फेसिलिटी छ छोरीमान्छेहरूलाई होइन र अहिले जति फेसिलिटी छ आउँदो दिनमा पनि त्यस्तै होस् त्यस्तै यही यही नै चलिरहेको छ होइन छोरीमान्छेलाई चाहिँ सबैभन्दा अगाडि नै राख्नुपर्छ छोरीमान्छेहरूलाई चाहिँ फेसिलिटी दिनुपर्छ किन भने धेरै भन्दा धेरै नै राम्रो हो भइरहेको छ अहिले होइन छोरीमान्छेहरूलाई फेसिलिटी चाहिँ दिनैपर्छ किनभने कतिजनालाई कति पढ्ने इच्छा हुन्छ होइन त पहिलाको मान्छेलाई पनि त कति पढ्नु इच्छा थियो होला तर त्यतिखेर यस्तै जमाना थिएन जुन चाहिँ अहिले जमाना छ पहिलाको हाम्रो बाजेबोजूहरूले घरमा खाना खा बनाएरै बस्नुहुन्थ्यो तर अहिले हामी पढ्छु उनीहरूले नि हामीलाई जस्तो कि हाम्रै मम्मीपापाहरूले हामीलाई पढाउँदैछ मम्मीपापाहरूले भन्नुहुन्छ हामी सानोमा पढ्नु नपाए पनि तिमीहरू पढ्नुपर्छ होइन सरकारले चाहिँ छोरीमान्छेलाई धेरै भन्दा धेरै नै यो फेसिलिटी दिएको छ होइन र सधैँ नै यसरी नै अगाडि बढाओस् छोरीमान्छेहरूलाई